हाम्रो यहाँ नाम्चीतिर चाहिँ अब बेसी भनेको के के हुन्छ भने पहेँली दाल हुन्छ अलिक पहेँली दाल हुन्छ मस्याङ हुन्छ पहेँली दाल चाहिँ अलिक अब निकै हुन्छ अब अब त्यो भएको भनेको चाहिँ पहेँली दालै हो बेसी भएको भनेको अन्त मस्याङ हुन्छ त्यहाँबाट सब्जीहरू हुन्छ अब कोपीहरू रोप्यो भने हुन्छ आलुहरू रोप्यो भने पनि हुन्छ तर बेसी चाहिँ अब दालहरू चाहिँ राम्रो हुन्छ यता दाल पहेँली दालहरू मस्याङहरू चाहिँ राम्रो फल्छ रोप्यो भने अनि सब्जीहरूमा अब सागहरू हुन्छ साग पनि हुन्छ त्यहाँदेखि कोपीहरू मूलाहरू सबै हुन्छ त्यहाँदेखि उखुहरू हुन्छ उखुहरू कम्ती हुन्छ अन्त दालहरू चाहिँ अब रोप्यो भने चाहिँ प्राय दालहरू नै निस्किन्छ यहाँनिर पहेँली दालहरू चाहिँ ज्यादा हुन्छ सबै प्रायले दालै रोप्छ पहेँली दालहरू रोप्छ पहेँली दाल चाहिँ प्रायकोमा हुन्छ अब यता बेसी भएको भनेको दालै हो त्यहाँदेखि उयो पनि हुन्छ आलुहरू हुन्छ आलु पनि हुन्छ राम्रो हुन्छ अनि कोपी हुन्छ कोपीहरू फल्छ सिजनमा चाहिँ अब कोपीहरू राम्रो फल्छ यहाँनिर कोपी फल्छ मूला फल्छ सबै प्राय जस्तो हुन्छ अब दाल चाहिँ राम्रो हुन्छ दाल को खेती चाहिँ प्रायले गर्छ राम्रो हुन्छ दालहरू चाहिँ